मलाई चाहिँ एकदमै एनिमेटेड मुवी मलाई चाहिँ अब एकदमै एनिमेटेड मुवीहरू मनपर्छ है अनि एनिमेटेड मुवीहरू जस्तै लाइक यो मोटिभेसनल हुन्छ नि अब मोटिभेसनल भन्नाले अब त्यो एकदम ज्ञान दिनेहरू हुन्छ नि त्यस्तो खालको मनपर्छ है अनि त्यो चाहिँ मलाई किन मनपर्छ भन्दाखेरि जुन चाहिँ त्यो चाहिँ त्यो एनिमेटेड त्यो अब देख्दै मलाई खुसी लाग्छ क्या त्यो देख्दाखेरि अब एकदमै के भन्नु एकदमै मजाको हुन्छ नि अब पहिला पहिलाको यादहरू आउँछ अनि त्यस्तो अब मुवीहरू भनेपछि एउटा मनपर्छ मुवी एउटा मुवी कुन चाहिँ भनेदेखि मलाई त्यो मोवाना भन्ने एउटा मुवी छ अनि त्यो मुवीमा चाहिँ एउटा त्यो के पो अरे आइल्यान्डको केटी हुन्छ नि आइल्यान्डमा केटीहरू हुन्छ आइल्यान्डको मान्छेहरू हुन्छ त्यहाँनिर चाहिँ अब त्यो आइल्यान्ड चाहिँ एकदमै अब भास्सिदै गएको हुन्छ त्यो एउटा त्यस्तो गरेको हुन्छ पहिलानिर चाहिँ उनीहरूको पूर्वजहरूले चाहिँ त्यो एउटा टी फिटी भन्नेको चाहिँ त्यो एट जेम्स हुन्छ एउटा डायमन्ड जस्तो त्यो चाहिँ चोरेर ल्याएको हुन्छ अन्त चाहिँ चोरेर ल्याउँदाखेरि चाहिँ मान्छेहरू चाहिँ त्यहाँको मान्छेहरू चाहिँ मान्छेहरूलाई चाहिँ सराप दिएको हुन्छ अनि खोलातिर चाहिँ नजाने आइल्यान्डमा मात्रै गरिखाने गर्ने हुन्छ होइन त्यहाँदेखिको त्यहाँको त्यहाँनिर एउटा केटी जन्मेको हुन्छ त्यो जन्मेको केटीलाई चाहिँ एकदमै त्यो खोलापटि जानु मनपर्ने हुन्छ होइन अन्त खोला मनपर्ने हुन्छ अनि खोला मनपर्ने हुन्छ त्यहाँनिर गएर उसले त्यो एउटा टी फिटी भनेको चाहिँ त्यो जेम्स लौटाएर फेरि त्यो आइल्यान्डलाई मजाको बनाउँछ जस्तै पहिलाको जस्तो बनाउँछ त्यो टी फिटिको त्यो जेम्स जुन खोस्दाखेरि चाहिँ त्यहाँको त्यो